हेलो हेलो बहिनी ए सुन्नुहोस् न तपाईँ दार्जिलिङबाट बिलङ गर्नुहुन्छ नि ए होइन तपाईँ मैले नि तपाईँको उयो फोन नम्बर चाहिँ मेरो बहिनीको थ्रूबाट पाएको थिएँ कि ए मलाई चाहिँ दार्जिलिङ घुम्नु आउने एकदम ठुलो इच्छा थियो कि अन्त टोयट्रेनमा अन्त त्यसको लागि अब तपाईँले राम्रो गाइड गर्छ भनेर मैले थाहा पाएको थिएँ नि त अन्त तपाईँलाई कन्ट्याक्ट गरेको अन्त अब ए भन्नुहोस् न भन्नुहोस् न अन्त टोय ट्रेनमा अब घुम्दाखेरि अब के के कति कति लाग्छ कहाँ कहाँ पुऱ्याइदिनुहुन्छ कुन कुन स्टेसनहरू हजुर हजुर हजुर अन्त यसो ए हजुर हजुर हजुर ए अन्त सुन्नुहोस् न टाइम टाइम भनिदिनुहोस् न मलाई म कति ए म तपाईँलाई ए म तपाईँलाई त्यसो भए के हरे हिँड्नु अगाडि कन्ट्याक्ट गर्दा हुन्छ नि ए हुन्छ तपाईँले रिसिभ गर्नुहुन्छ नि ए तिन हजारजस्तो लाग्छ ए हुन्छ अन्त अरू

ए हजुर हुन्छ हुन्छ म तपाईँलाई म कन्ट्याक्ट गर्छु नि ए हुन्छ थ्याङ्कयू